बाइकको हेरचाह त अब अब गर्नु पर्छ नि अब आफुले चलाउने चिजलाई हेरचाह नगरी त हुँदैन अनि बाइक चलाउँदा त थाकिन्छ नि पहाडी रस्ता हो यहाँ पहाडमा अब कति जग्गा नराम्रो अब खाल्टा खुल्टी बाटोहरू पनि भेट्छ र अब थाकिन्छ गलिन्छ लामो बाटो जाँदाखेरि चाहिँ अब सतर्क त हुनै पर्छ बाइक भन्ने कुरो दुईखुट्टे चिज हो सतर्क नभइकन त अब धेरै एक्सिडेन्टहरू देखेको छु मैले र बाइक चालाउँदाखेरि चाहिँ एकदमै होसियारले चलाउँनु पर्छ किनभने एक्सिडेन्ट भयो भने बाँच्ने चान्सेस कम्ती हुन्छ मर्छ त्यही कारण चाहिँ अब सतर्कमै चलाउनु पर्छ लामो बाटो हिँड्दा